मैले अस्ती एमाजोनबाट एउटा ओप्पोको फोन मगाएको थिएँ एकदमै सस्तो दाम देखेर मगाएको मैले तिहार सिजन थियो सबैमा सेल लाग्दाखेरि त्यो फोनको दाम एकदमै घटेर गएको थियो अनि मैले सस्तो भएको कारणले अनि राम्रो रिभ्यूको कारणले चाहिँ मगाएको थिएँ एकदुई दिन त त्यो फोन त राम्रै चल्यो है तर त्यो पछि त फोन एकदमै अड्किनु थाल्यो घरि अड्किन्छ त घरि माइकै चल्दैन मेरो साथीसँग फोनमा बात मार्दाखेरि मेरो माइकै नचल्ने भएको अनि मेरो साथीले केही सुन्न सकिनँ भन्यो त्यसो एकपल्ट होइन तर धेरैपल्ट भयो मेरो आमासँग बात मार्दाखेरि पनि बजार म बजारमा हुँदा पनि केही सुनेन भन्दै थियो अनि मैले यसो रेकर्डिङ एपमा गएर आफ्नो आवाज रेकर्ड गर्नु खोजेको त रेकर्डै भएन यसो बुझ्दा त माइकै बिग्रेको थिएछ माइक त बिग्रियो बिग्रियो त्यो पछि एकदुई दिन पछि त फोन चल्नै छोड्यो जति बेसी फोनमा ट्याब गर्दाखेरि पनि नचल्ने अन्तखेरि त्यो मैले बजारमै पनि बनाउन लगेँ तर बजारको मान्छेले भन्यो कि त्यो त बनिँदैन त्यहाँ किनभने त्यो फोनको ब्रान्ड नै तिनीहरूकोमा थिएन अरे अनि त्यो पछि त्यो फोन फेरि मैले लगेर चलाउन थालेँ चलाउँदा एकदमै मुस्किलले चल्ने यसो माइक माइक त चल्नु छोड्यो छोड्यो त्योपछि त साउन्ड पनि निस्कन छोड्यो साउन्ड सुन्नु पनि छोड्यो बोलेको सुन्न पनि छोड्यो फोनको केही कामै रहेन म यसो म्युजिक सुनौँ भनेर स्पोटिफाई खोल्दाखेरि म्युजिक त अन हुन्थ्यो तर साउन्ड नै आउँथेन त्यो पछि त्यो फोन मैले एकदमै चलाउनै छोडेँ त्यो फोन मेसेज गर्नका लागि मात्रै राखेँ तर यसो एकदुई दिन चलाउँदा चलाउँदा हेर्दा त फोनबाट किबोर्डै चल्नु छोड्यो किबोर्डको एउटा एउटा लेटर चल्ने तर फेरि अर्को नचल्ने त्यो त्यो फोनबाट मैले मेसेज पनि सेन्ड गर्नु सकिनँ एकदमै घिनलाग्दो फोन थियो त्यो त पैसा त कम्ती भनेर किनेको थिएँ तर त्यो त्यति त्यो पैसाको पनि वर्थ थिएन त्यो फोन एकदमै एकदमै भारी थियो फोन आउँदाखेरि पनि म त सानो देखेँ फोनमा अनिखेरि सानो देख्दाखेरि मगाएको त फोन पक्रिँदा त कस्तो भारी थियो बरू ज्यादा पैसा हालेर नै किनेको भए पनि हुने थिएछ अझै म त अनलाइन राम्रो पो आउँछ भनेको त यहीँ दोकानमै बजारमै गएर दोकानमै किनेको भए पनि हुने थिएछ नि हौ कस्तो बिस्वाद भयो